हाम्रो छेप क्षेत्रमा सबभन्दा राम्रो उत्पादन हुने बालीको कुरा गर्नु पर्दाखेरि चाहिँ सबभन्दा बेसी चाहिँ हाम्रो इस्कुस नै हुन्छ यसलाई लामो समयसम्म यसको प्रयोग गर्न सकिन्छ जस्तै अब यसलाई रोपे पछि यसको सब्जीको हरियो सब्जीको रूपमा यसको मुन्टालाई धेरै समयसम्म हामी युज गर्छौँ त्यसको त्यस पछि फेरि इस्कुस फल्नु थाले पछि फेरि इस्कुस को सब्जी घरमा पनि हामी त्यसलाई युज गर्छौँ लामो समयसम्म फेरि यसलाई सब्जीको रूपमा हामी बाहिर पनि बेच्न सक्छौँ निकै बेसी नै फल्ने कारणले गर्दाखेरि चाहिँ यसको धेरै नै बेचबिखन चाहिँ अब धेरै मात्रमा नै हामी गर्नु सक्छौँ यसबाट पनि हामी धेरै लाभहरू उठाउनु सक्छौँ यसलाई बेचेर कतिवटा प्रब्लमहरू हामी सल्भ गर्नु सक्छौँ अब फेरि यसको सिजन इस्कुसको सिजन धेरै लामो समयसम्म हुन्छ त्यहाँदेखि यसको सके पछि चाहिँ फेरि अब हिउँदो महिनामा यसको जरा जरालाई पनि हामी सब्जीको रूपमा लिन सक्छौँ जरालाई पनि धेरै मात्रमा हामी बेजबिखन गरेर बाहिर बेचेर हाम्रो आफ्नो घरको कतिवटा प्रब्लमहरू पनि हामी सल्भ गर्नु सक्छौँ हामी घरमा पनि त्यसलाई खा सब्जीको रूपमा प्रयोग गरेर आफ्नो सब्जीको रूपमा खान्छौँ त्यसैले गर्दा यो चाहिँ एकदम लाभकारी जस्तो लाग्छ मलाई इस्कुस चाहिँ